हेलो अँ के अरे हाम्रो स्वयम बोलेको ए के छ अन्त हालखबर घरको अन्त के छ योपालिको हाल चाडबाड रोपाइहरू के भयो पर्सिदेखि ए हो तयारी भइसकेको खेतहरू सबै तासतुसहरू भइसकेको ए अच्छा डिल बिउहरू सब तयारी भयो ए हो अन्त चाहिँ चाडबाड मनाउनेओर्ने यताउता कुराहरू के छ के छ खसीससीको तयारी भयो बाबाआमा जाती नै हुनुहुन्छ ए अन्त के गराइ हुँदैछ अहिले स्कुलहरू गई हुन्छ कि हुँदैन ए हो अँ अन्त दसैँ कसरी मान्ने हौ योपालि ए हो लुगाफाटाहरू हुन त डल्लै छ दसैँ आउन है अन्त के छ अन्त घरमा सबै ठिकै छ योपालि तिमीहरूको घरको यसो त्यो सानो बिजनेस के हो कस्तो चल्यो ए हो अन्त के छ नयाँ कुरा गाउँमा को को मर्यो को को जन्मियो भनौँ न

ए हो के भएर मर्यो कति पुगेको थियो एट्टी टु त्यत्रो बुढो भएको थियो ए अँ बिमार हस्पिटल ओ ए हो हस्पिटल ए कहाँ राखेको थियो हस्पिटल चाहिँ ए कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटलमै गभर्मेन्ट हस्पिटलमै अन्त स्याहार्न चाहिँ को बस्यो अन्त त्यहाँ को बडा भन त ए त्यो बडा उसको छोरा अस्सी पुग्यो है बुढो ए अम्बो अन्त काम चाहिँ कहिले गर्यो ए अस्ति सात तारिक राम्रै भयो होला नि त काम ए अच्छा अहिले उसको घरमा को को छ उसको दाजुभाइहरू छ ए अच्छा अच्छा कोनि दाजुभाइ चाहिँ कतिजना छ हौ उसको छःजना कहाँ कहाँ छ

ह हेलो आयो है ए ल ल ल ल म भयो भने आउँछु नि त ल योपालि ल राख्छु फोन गर्दै गर्नु है हुन्छ